मेरो क्षेत्रको प्रख्यात सिनेमा थिएटर चाहिँ आइनक्स हो यो चाहिँ बजारको बिच स्थानमा नै पर्छ म आइनक्स महिनामा तिन चार महिनामा एकपल्ट चाहिँ जाने गर्छु अन्त अधिक मात्रामा चाहिँ म मेरो हस्बेन्डसँग मसँग जान मन मन लाग्छ ज्यादा मात्रामा चाहिँ